हजुर मलाई लाग्छ अहिलेको समयमा नानीहरू स्कुलमै बेसी खेल्छन् तर यसमा हामीले गाउँ घरतिर निक्कै प्रतियोगिताहरू राख्नु पर्छ जस्तै कि फुटबल क्रिकेट ब्याडमिनटन् के के भयो अनि कलेज स्कुलहरूतिर पनि त्यस्तो राख्नु पर्छ र साथसाथै आफ्नो आमा र बाबा पनि यसमा प्रतियोगिता सामेल हुनु पर्छ